मैले लिएको सबैभन्दा रमाइलो बिदा चाहिँ एकपल्ट चाहिँ यही यो यो के भन्छ डिसेम्बर जे हैन फेब्रुएरी मार्चतिर म चाहिँ मेरो परिवारसँग चाहिँ माता कामाख्या देवीको दर्शन गर्नु गुवाहाटी गएको थिएँ हो अब यो चाहिँ मेरो लागि किन रमाइलो थियो भन्दा मसँग मेरो बाबाआमा हुनुहुन्थ्यो हैन बाबाआमासँग त्यसरी त्यस्तो पुण्य स्थलतिर जान पाउँदा हामीलाई एकदमै खुसी लाग्छ हो त्यहीमाथि फेरि हाम्रो बाबाआमाहरूलाई यसरी घरदेखि बाहिर घुमाउनु पाउँदा हैन अब प्रायः त्यति टाढो टाढो घुम्नु जानु पाउँदा आमाबाबाहरू पनि खुसी हुनुहुन्थ्यो अनि त अब त्यसमाथि अब गुवाहाटी एउटा आसामको राजधानी अब ठुलो सहर हैन त्यहाँ अब यता ब्रह्मपुत्र नदी हैन जसमाथि अब स्टिमर चढेर बोट चढेर त्यहाँ अझै त्यहीँ घुम्ने ठाउँहरू छ हैन त्यो घुम्यो घुम्नु जानु पाउँदाखेरि चाहिँ एकदमै खुसी लागेको थियो मलाईभन्दा चाहिँ बेसी चाहिँ मैले बाबाआमालाई घुमाउनु लानु पाएकोमा हैन अब त्यस्तो त्यो नेक्स्ट सालतिर हैन देवधामतिर घुम्नु लग्यो भने चाहिँ मलाई चाहिँ सबैभन्दा बेसी खुसी लागेको थियो